मैले मेरो जीवनको अनुभव मैले मेरो कलेज गर्दाखेरि त्यहाँ फेयरवेल प्रोग्राममा मैले फर्स्ट टाइम गाएको थिएँ र त्यहाँ सरहरूको सरभन्दा पनि स्पेसल्ली त्यहाँ अब्बल गायकहरूको अगाडि मैले गाउनु भनेको मेरो एकदमै त्यो चुनौतीपूर्ण समय थियो र त्यहाँनिर मैले गाएँ आफ्नो जतिसक्दो प्रयास गरेको थिएँ र त्यो नै मेरो एउटा यादगार या यादगार दिन हो